मलाई मनपर्ने शैलीको नृत्यहरूमध्ये चाहिँ मारुनी नृत्य मनपर्छ यो नेपालीहरूको एउटा लोकनृत्य हो र प्रायः जसो सबैले नै मनपराउने लोकप्रिय नृत्य पनि हो नेपाली जातिलाई चिनाउने एउटा नृत्य शैलीको रूपमा पनि यसलाई जानिन्छ त्यही कारणले यसको जुन प्रकारको नृत्यको शैली छ जुन प्रकारको यसमा नृत्य गर्ने पात्रहरूदेखि लिएर नृत्यको आभूषणहरू छ ती सबै एकदमै आकर्षक र रोचक रहेको हुनाले नै मलाई मारुनी नृत्य मनपर्छ अनि यसका साथै जुन प्रकारको यसमा सङ्गीत सङ्गीतको तालमा जुन प्रकारको शैली भरिन्छ ती कुराले एकदमै मनलाई हर्षित तुल्याउने हुनाले मलाई नृत्यहरूमध्येमा मारुनी नृत्यको शैली असाध्यै मनपर्छ